हेलो दादा तपाईँ कहाँ हुनुहुन्छ अहिले मैले त्यो पुखरुङ जानुको लागि नि अन्त गाडी बुक गरेको थिएँ नौ बजीको टाइमको लागि अन्त यहाँ चाहिँ आबो साढे नौ जस्तो भइसक्नु आँटिसक्यो अन्त तपाईँ आउनु पनि हुँदैन टाइम निकै गइसक्यो मेरो घर छिटो जाने काम थियो अन्त त्यही कारण चाहिँ अब यस्तै कुरा भयो अन्त दादा तपाईँको अब गाडी अब बुक त गरेको हो अब तपाईँलाई क्यास पनि पेमेन्ट भएको छेन होइन क्यान्सल गर्दा हुन्छ होला नि त क्यान्सल गरेँ के क्यान्सल गर्दा हुन्छ होइन दादा अब त्यस्तो त्यो भयो त्यहाँबाट अरू गाडीहरू गर्छु होला होइन त्यहाँबाट मलाई छिटो जानु छ घर होइन मेरो इम्पोर्टेन्ट कामहरू थियो अनि त्यसमा डक्युमेन्ट्सको कामहरू गर्नु थियो घरमा गएर र त्यही कारण र गाडी लान्छु ल भन्नुपऱ्यो तपाईँसँग